अब त्यो खाना मिठोहरू भएन भने चाहिँ त्यसलाई अब कसरी हुन्छ तेल कम्ती लाग्यो भने अलिकति तेलहरू हालेर मर मसालाहरू झानेर हुन्छ त्यसलाई सब्जी फेरि दोहोर्याएर पकाएर नुन कम्ती भएको छ भने अलिकति नुन थपिदिएर हुन्छ कि कसरी हुन्छ मिठो पार्ने कोसिस गर्छु यसो अलि अलि खुर्सानी सोर्सानी लगाएर हुन्छ कि त्यस्तो पाराले बनाइदिन्छु खानाहरू अन्त अब भात पनि अलिकति काँचो काँचो भइगयो भने अलिकति तातो पानी लगेर थपेर त्यसलाई बफ्याइ बफ्याइ पकाएर भए त्यसलई फुर फुर पारेर मजाले बनाइदिन्छु